जन्मिएको देखिको आमा बाउले हामीलाई स्कुलतिर हाल्यो स्कुलदेखिको टिचरहरूले सोध्छ हामीलाई एम्बिसन के हो भनेर साथी भाइहरूले भन्छ डक्टर इन्जिनियरहरू भनिन्छ तर मेरो लक्ष्य चाहिँ अर्कै थियो मैले चाहिँ त्यो त्यो मेरो स्कुलको टाइममा मैले केही कुराहरू पनि भन्नु सकेको थिइनँ म एमलेस थिएँ एमबिसनहरू मेरो अर्कै थियो धेरै थियो तर मैले छान्न सकेको थिइनँ कारण धेरै धेरै कुराहरूले मलाई पछाडि सताइरहेको थियो मेरो महत्त्वपुर्ण चाहिँ एम्बिसन हो र फेमिलीहरूलाई दिन्छु अनि साथी भाइहरलाई मेरो एम्बिसनहरू निकै छ तर अहिले हामी पहिला कलेजको स्टुडेन्ट हो र पढाइपट्टि नै मेन फोकस गरेर हार्ड वकिङ्हरू गरेर निकै अगाडि बढ्नु सम्भवत पुर्ण पण्डित पर्ने पढाइलाई हामी महत्त्वपुर्णहरू दिनु पर्ने गर्नु प गर्नु पर्दस हामी किन हामी सक्दैनौँ भन्दा गर्नु पर्छ र साथै निकै अगाडि बढेर जानु पर्छ अनि महत्त्व हामी आफ्नो फेमिली ठुला बडाहरूलाई दिन पर् सिक्नु पर्छ अनि पढिस पढाइको साथसाथै स्पोर्टसतिर पनि दिनु पर्छ अनि नेचर इन्भारोमेन्टहरूलाई पनि दिनु पर्छ अनि हामी जति सक्दो चाहिँ जति सक्दो चाहिँ हामी चाहिँ अगाडि बढ्न कोसिस गर्नु सकेको पर्छ र महत्त्वपुर्ण चाहिँ हाम्रो मेन चाहिँ हाम्रो एम जसरी फेमिलिले नै सपोर्ट गर्छ त्यसरी नै साथीभाइले पनि हामीलाई धेरै अगाडि कुरामा हामीलाई सहायता गर्छ तर पनि त्यो साथी भाइको त्यो जुन चाहिँ गुन गुनासोहरू चाहिँ त्यो चाहिँ हामीले चाहिँ महत्त्वपुर्ण राखेर अगाडि बढ्नु पर्छ अनि फेमिलीलाई हरूलाई सोँचेर साचेर हामी अगाडिक बढ्ने कोसिस गर्नु पर्दछ